म चाहिँ खानामा चाहिँ चिकन राइस बनाउँछु मलाई चिकन राइस मन पनि पर्छ हो तर चिकन चाहिँ म नर्मल उयोमा बनाउँछु अलिक ज्यादा स्पाइसी चाहिँ म खाँदिनँ हो अब नर्मल ज्वानो मेथीहरू पड्काएर चाहिँ खान्छु हो हाम्रो राई विशेष राईले चाहिँ वाचिपा बनाउँछ हो अब त्यो चाहिँ वाचिपा चाहिँ के हो भन्दा चाहिँ अब हाम्रो माग माग पित्र बुझाउँछ बुढो बुढ्यौली पाखाहरू भेला भएर कोदोको जाँडको ढुङ्ग्रोहरू लगाएर वाचिपा बनाएर खान्छ त्यो चाहिँ मेन हो राईको चाहिँ हो वाचिपा चाहिँ अदमा वाचिपा चाहिँ मासु चाहिँ हो सानो सानो पिस पिस काटेर चाहिँ अदुवा त्यसमा चाहिँ मेन अदुवा लगाउँछ